हाम्रो नेपाली जातिक खाद्य खाना भनौँ भने चाहिँ हामीलाई गुन्द्रुक धेरै मनपर्छ र गुन्द्रुक चाहिँ कसरी बनाउँछ भन्दा ढ गुन्द्रुक चाहिँ रायो साग रायो सागले रायो सागलाई कुच्चाएर कुच्चाएर पिनेर चाहिँ एउटा प्लास्टिकमा राखेर चाहिँ प्लास्टिकमा राख्छ र राखेर चाहिँ उसलाई चाहिँ सुकाउँछ र सुकाएर चाहिँ अनि एउटा सब्जीको तरकारीको रूपमा अथवा सुप बनाएर हामी खाने गर्छौँ र यो परम्परा चाहिँ हाम्रो धेरै पुर्खादेखि नै चलिरहेको हो र गुन्द्रुक चाहिँ अब हामीलाई भनौँ भने सबै नेपाली जातिहरूलाई चाहिँ दार्जिलिङ जिल्लामा बस्ने एकदमै लोकप्रिय जातिहरूलाई चाहिँ एकदमै यो हाम्रो लागि चाहिँ एकदमै सामान्य खाद्य खानाहरू हो जस्तै एकदम मजाले तयार गर्छ गुन्द्रुक मिठो हुन्छ मतलब खाँदाखेरि त्यसको टेस्ट चाहिँ अलिक अमिलो अमिलो हुन्छ तर हामी त्यसलाई हामीले फुको भातसँग पनि खानसक्छौँ र गुन्द्रुक चाहिँ हाम्रो एकदमै फेभरेट अब भनौँ भने नेपाली जातिहरूलाई चाहिँ एकदम फेभरेट हो र गुन्द्रुक सबै नेपाली जातिहरूलाई चाहिँ एकदमै मनपर्छ जस्तै किनेमा किनेमा भनौँ भने किनेमा पनि एकदमै राम्रो एकदमै राम्रो मतलब मिठो हुन्छ किनेमा त्यसलाई हामीले सब्जीको तरकारीको रूपमा अथवा सुप बनाएर पनि खानसक्छौँ त्यसलाई चाहिँ भटमासले बनाउँछौँ त्यसलाई कुच्चाएर त्यो अलिक गन्हाउने गन्हाउने गन्हाउने टाइपको हुन्छ तर त्यो खानाहरू पकाउँदाखेरि चाहिँ मतलब फुको खानाहरूतिर चाहिँ मजाले मिठोसँगले खानसक्छ खानाहरूसँग हो अन्त यो चाहिँ एकदम पहिला एकदम बोजू बाजे पुर्खादेखि नै चलिरहेको किनेमा गुन्द्रुक जस्तो सेलरोटी भनौँ सेलरोटी भन्नुपर्दा सेलरोटी चाहिँ एकदम बिहातिर सबै सब अब सबै बिहा भनौँ मरौ भनौँ केही बर्थडे पार्टी भनौँ या के भनौँ त्यस्तोतिर पनि एकदम राम्रो गुन्द्रुक मतलब सेलरोटी सेलरोटी पनि एकदम मिठो हुन्छ र हामी एकदम हाम्रो दसैँतिर हाम्रो एकदम ठुलो ठुलो चाडपर्वतिर चाहिँ हामी हामी सेलरोटी बनाउने गर्छौँ र सेलरोटी हामी पूजातिर अथवा केही घरतिर प्रोग्रामहरू भयो भने केही सानोतिनो केही कुराहरू भयो भने सेलरोटी मजाले बनाएर हामी खान्छौँ सेलरोटी पनि एकदम मिठो सेलरोटीलाई चाहिँ चामललाई भिजाएर त्यसलाई कुटेर पिठो बनाएर र सेलरोटीमा चाहिँ हामी धेरै प्रकारको घिउ घिउले पनि बनाउन सकिन्छ डाल्डाले पनि बनाउन सकिन्छ जस्तै डाल्डा घिउ ले बनाउन सक्छ गुड स्पेसल गुड र चिनी त्यो गुलियो एकदम स्वादको निम्ति चाहिँ एकदम सेलरोटीमा चाहिँ मिठो हुन्छ सेलरोटी गुलियो टेस्टी हुन्छ गुड र चिनी हाल्यौँ भने त सेलरोटी एकदम टेस्टी हुन्छ र सेलरोटी एकदम मिठो हुन्छ त्यसलाई खाँदाखेरि चाहिँ हामी नेपाली जातिहरूले चाहिँ एकदम मिठो सबैजनाले कसै अब नेपाली जातिलाई पनि सेलरोटी चाहिँ नपन नमन पर्ने छैन सबैलाई सेलरोटी चाहिँ एकदम हाम्रो फेभरेट हो र सेलरोटी चाहिँ हामीलाई विशेष गरी हामीले दसैँभन्दा पनि एकदम तिहारतिर तै हामी प्रयोग गर्छु सेलरोटीलाई घरमा हरेक कुरामा खानुहरूमा हो सेलरोटी चाहिँ एकदम मनपर्छ केही प्रोग्राम भयो सेलरोटी बनाउने गर्छ सबै कुरामा चाहिँ हामीलाई सेलरोटी मनपर्छ